हेलो भाइ कहाँ हुनुहुन्छ मैले अघि मगाएको खाना नि कति ढिलो भइसक्यो तपाईँले कहिले ल्याइदिनुहुन्छ मैले तपाईँलाई कतिखेप फोन गरेँ तपाईँले फोन पनि उठाउनु भएन अन्त मैले चाहिँ त्यो खानाको लागि पुरा पर्खिरहेको छु कहिले चाहिँ तपाईँले ल्याइदिनु हुन्छ झट्टैभन्दा झट्टै ल्याइदिनुहोस् न ल मलाई पुरा खानु मन लागिसक्यो क कहिले गएर ल्याइदिन्छ भनेर म बाहिर पर्खिरहेको छु तपाईँको उयो खाना लिएर आउनुहुन्छ भनेर छिटोभन्दा छिटो ल्याइदिनुहोस् न